समयसँगै पश्चिम बङ्गालको भारत सँगको सम्बन्ध निकै कारणले परिवर्तन भएको छ एक नम्बर त इलिगल इमाइग्रेसन जति बङ्लादेशबाट आएकै आएको गर्छ हो उनीहरूले आफ्नो बसोबास पश्चिम बङ्गालमा बसेर जुन चाहिँ पश्चिम बङ्गालको जो मूल निवासी छ उनीहरूले पाउने फेसेलिटिजहरू सबै उनीहरूले लान्छ यसमा पपुलेसन सेन्सस दस वर्षको अन्तरालमा हुन्छ र त्यो दस वर्षभित्र कतिको वेस्ट बङ्गाल पश्चिम बङ्गाल राज्यलाई कतिको ह्याम्पर भएको छ त्यो पछि हामी स्वयम भारतवासी पश्चिम बङ्गालवासी हामी स्वयम भुक्तभोगी भएको छौँ